हाम्रो इसाई धर्ममा चाहिँ हामीले क्रिसमस मनाउने गर्छौँ अब त्यो चाहिँ सालमा एकचोटि आउने गर्छ त्यो चाहिँ पच्चिस डिसेम्बरमा हुन्छ अनि हामीले पच्चिस डिसेम्बरको अगाडि चाहिँ हामी परिवारहरू सबै मिलेर एकदमै एकअर्काको लागि लुगाफाटाहरू हामीले आमाबाउले हाम्रो लागि लुगाफाटाहरू किनिदिने गर्छन् अनि क्रिसमसको अगाडि चाहिँ पाँच छ दिन अगाडि हामीले क्यारलहरू खेल्ने गर्छौँ अनि हामीले क्यारलमा चाहिँ परमेश्वरले संसारमा आएर हामीलाई बचाउनु भयो भन्ने यो सुसमाचारहरू हामी सुनाउने गर्छौँ हामी मन्डलीको प्रत्येक क्षेत्रमा गएर सबैजनाको एक एकवटा घरमा गएर हामीले यो सुसमाचारहरू को मार्फत हामीले एउटा एक एक झुन्ड भएर हामीले सुनाउने गर्छौँ अनि जस्तै कालिम कालिम्पोङमा हाम्रो सिएनआई चर्च छ अनि हाम्रो सिएनआई चर्चको जस्तै एरियाहरूमा धोबी धारा भालुखोपहरू बोमबस्ती अनि यस्तै विभिन्न क्षेत्रहरूमा हामीले गएर परमेश्वरको सुसमाचार गीतहरूद्वारा झुन्ड झुन्ड मिलेर गीतहरूद्वारा हामीले सुसमाचारहरू सुनाउने गर्छौँ अनि पच्चिस तारिखको दिन हामी हाम्रो कालिम्पोङमा स्थित मेकफार्लेन चर्चमा गएर हामी परमेश्वरको जन्मदिनको हामीले चाड मनाउने गर्छौँ यो हामीले हा हाम्रो सबै परिवारसँग गएर एकदमै खुसियाली साथ हामीले यो डिसम्बरमा हामीले क्रिसमस चाड मनाउने गर्छौँ हामी चर्चमा गएर बिहान नौ बजी चर्च लाग्ने गर्छ अनि चर्चमा गएर हाम्रो पास्टर बाबुहरूले परमेश्वरको बारेमा त्यो दिनको बारेमा सबै कुराहरू हामीलाई जानकारी दिनुहुन्छ वचनहरू सुनाउनु हुन्छ हामीले फस्टमा गीतहरू गाएर परमेश्वरलाई आराधना महिमा गर्ने गर्छौँ अनि त्यसपछि वचनहरू सुनेर हामी चर्च चर्चहरू छुट्टी हुन्छ अनि चर्च सकिसकेर हाम्रो चर्चमा प्रेमभोज हुने गर्छ अनि सबै मन्डलीको मानिसहरू मिलेर त्यो प्रेमभोजमा हामीले एकदमै सबैजनासँग प्रेमसाथ हामीले त्यहाँनिर सँगै बसेर खानाहरू खाने गर्छौँ अनि त्यही दिन हामी परिवारहरू मिलेर कता कता घुम्नुहरू जाने गर्छौँ अनि बेलकातिर आफ्नो आफन्तहरूलाई छिमेकीहरूलाई साथीभाइहरूलाई आफ्नो घरमा बोलाएर निम्तो दिएर बोलाएर उहाँसँग पनि हामीले एकदम खुसियाली साथ बसेर हामी एकास एकअर्कासँग बातहरू मारेर भेटेर हामीले घरमा ल्याएर भोजहरू दिने अनि यसरी कता कता घुम्नु जाने हामीले यो चाडबाडहरूमा गर्छौँ अनि एक वर्षमा एक एकपल्ट आउने यो चाडबाडमा हामी एकदमै खुसी भएर यो चाडबाडहरू हामीले मनाउने गर्छौँ